पहिला असी सालको टाइमतिर त खनेर कड्कुस अथवा ओखरको जरा बोक्रा लगेर त्यसलाई खनेर काटेर निकालेर जराको त्यसलाई बोक्रा निकालेर त्यसलाई बोरामा हालेर चार पाँचजनासँग गएर अन्त त्यसमा त्यो चुना त्यो बोक्रा त्यो ओखरको बोक्रा र त्यो उयो गरेर चाहिँ त्यहाँदेखि चाहिँ खोलामा लगेर त्यो चारपाटे ढुङ्गामा कुटेर हामीले अन्त त्यो उयेसमा बोरामा हालेर चाहिँ बलुवासँग फिटेर बो उयेसमा हाल्थ्यौँ हालेर अन्त पुरा खुट्टाले माड्थ्यौँ माडेर त्यसको पुरै त्यसको धमिलो गयोपछि चाहिँ त्यहाँदेखि एकछिन बडेमा दस पन्ध्र मिनट बादमा चाहिँ माछा पल्टिन्थ्यो अन्त त्यो माछा अन्त पल्टिएपछि त्यो त त्यो त्यो माडेर हालेको त्यो धमिलो चाहिँ तरिसकेपेछि चाहिँ त्यहाँदेखि चाहिँ त्यो झक लगेर चाहिँ टिप्थ्यौँ त हामीले माछा टिप्दै टिप्दै टिप्दै टिप्दै टिप्दै गएर उकालो माथिबाट हानिपठाउथ्यौँ त्यहाँदेखि तल पुछरबाट चाहिँ टिपेर जान्थ्यो उकालो टिप्दै टिप्दै जाँदाखेरि चाहिँ अन्त सात किलो आठ किलो चाहिँ मार्थ्यौँ हौ हामी त्यति बेला चाहिँ त्यहाँदेखि चाहिँ असी सालभरि चाहिँ त्यो खेल्यो नब्बे सालसम्म त्यहाँदेखि यता चाहिँ नयाँ चिज निस्क्यो युपिएस लगेर सबै त्यहाँदेखि त त्यो केटाहरूले लगेर त्यो युपिएसहरू सबै हालेर त्यहाँदेखि गाडीमा गयौँ गाडीमा गएर त्यहाँदेखि चाहिँ तल खोलामा गएर माछा कहाँ छ बेसी हेरेर त्यहाँदेखि चाहिँ युपिएसमा हालेर त्यहाँदेखि चाहिँ माछा त्यहाँदेखि चाहिँ भक्रेल्तै त्यो त छिटोमिठो रहेछ नि त हौ अहिले त आम्मम त्यो त अन्त त्यो ओखरको जरा कुटेर त्यो पानीमा हालिबस्दा त अन्त त्यो त्यो पर्खिनुपऱ्यो दस पन्ध्र त्यो युपिएसमा त छिट्टो हुँदोरहेछ नि सट्टै पानीमा लगाएपछि ए माछा त एकैछिनमा पर्लकपर्लक पल्टिने नि हौ अन्त पल्टिएपछि त्यहाँदेखि चाहिँ एकजना साथीले पक्रिने एकजनालाई चाहिँ पानीमा त्यो करेन्ट डुबाको डुबाको गऱ्यो त्यो डुबाउँदै त्यहाँदेखि उयो गरेपछि त ए झन्डै एक मन जस्तो चाहिँ निकाल्यौँ हौ हामीले अन्त हामी छ सातजना छ चार पाँचजना थियौँ चार पाँचजना खुसी पनि भयौँ त्यहाँदेखि त्यहाँ गाडीमा हालेर ल्याएर मजाले अब एक जग्गा त पार्टी पनि भयो हौ गाँठे मजाले पार्टी पनि खायौँ त्यहाँदेखि त कोही बियर खाने भयो कोही रम खाने भयो कोही ऊ वाइन खाने भयो वाइनसँग एकदम मजाले फ्राई गरेर खायो नि त मजाले त्यहाँदेखि पछाडि बल्छी त्यहाँदेखि त्यो युपिएसमा नलगेर त्यहाँदेखि त्यो बल्छीमा जाने भयो बल्छी खेल्नु जाँदाखेरि चाहिँ गएर तर त्यो बेसी मारेन त्योलाई त पुरा पर्खिनुपऱ्यो माछै चङ्खो हुँदो रहेछ नि त त्यहाँदेखि त्यहाँबाट चाहिँ बल्छीमा चाहिँ छ सातजना गएको चारवटा चाहिँ मरेर लिएर आयौँ हो त्यो पनि बिहान आठबजीतिर गएको बेलुका चारबजीतिर आइपुगेको त्यो चार पाँचवटा मात्रै ल्यायौँ नि